हेलो भन्नोस् अहिले ठिकै छु राम्रै छ अहिले घरमै छु र फेस्टिबल भन्दाखेरि हाम्रै अब नेपालीहरूको चाडबाडको कुरा आउँछ दसैँ तिहारको कुरो आउँछ दसैँ तिहार दसैँमा हामी अब फुलपाती हुन्छ फुलपातीदेखि सधैँ नौरथा पूजाआजा घर घरमा पूजाहरू गर्छन् त्यसपछि दशमी दशमी आउँछ दशमी आएपछि दशमीमा टिकाटालो लाउँछौँ हामीले विजय दशमी भन्छु जसलाई विजय दशमी पहिलाको कथासँग जोडिएको छ यो रामले रावणलाई उ जितेको कथाहरू छ यता महाभारतको कथाहरू जोडित जोडिएको छ त्यसरी मनाउँछौँ दसैँमा त्यसैगरी हाम्रो नेपाली चाहिँ सानाहरू ठुलाहरूको घरमा आशीर्वादको रूपमा दिनु आउँछन् भेट्नु आउँछन् वर्ष दिनसम्म टाढाटाढामा बसेकाहरू पनि आज सम्बन्ध बिग्रेकाहरू पनि सम्बन्ध सुधार्नका निम्ति पनि आउँछन् आशीर्वाद लिनु आउँछन् आशीर्वाद लिएर जान्छन् आफ्आफ्नो ठाउँमा हामी पनि आफ्नो मान्यजनहरूकोमा जान्छौँ त्यस्तै गरेर दसैँ पछाडि तिहार आउँछ तिहारमा पनि अर्को चेली र माइतीको सम्बन्ध गाढा भएर जान्छ चेली माइतीको पर्व हो लक्ष्मी पूजा लक्ष्मी पूजा पहिला मानिन्छ दियो त्यसपछाडि भाइटिका आउँछ सबै जन्तुहरूलाई हामीले आदरपूर्व गर्छौँ जस्तै गाई तिहार हुन्छ कुकुर तिहार हुन्छ त्यस्तै प्रकारले दाजुहरू भाइटिका हुन्छ त्यस्तै गर्छौँ अब फेस्टिबल विषयमा भन्नु पर्दाखेरि कालिम्पोङमा विशेष गरेर एउटा स्वतन्त्र दिवस फिफ्टिन यो चाहिँ भारतमै तृतीय स्थान ओगटेको पहिल्यैदेखि नै भन्ने भनाइ छ र हुनु पनि फिफ्टिन अगस्तमा यहाँको रौनक अर्कै प्रकारको हुन्छ धेरै अब अरूतिरकोभन्दा धेरै राम्रो हुन्छ अरू केही जानेको त्यति नै हो फेस्टिबलमा अरू केही सोध्नु विचार छ कि तपाईँको कि केही भन्नु छ कि

ए माघे सङ्क्रान्ति भन्नु मैले बिर्सेँ माघे सङ्क्रान्ति आफ्नो आफ् हाम्रो विशेषगरी हाम्रो पर्वहरू धेरै खालको छ उहिले उहिलेदेखि धान

धान प धान काट्दाखेरि धान लाउँदा पनि पर्व नै छ हाम्रो हाम्रो थुप्रो तर धेरै बिर्सिँदै गइरहेको छ अहिलेको आधुनिक जमानाले गर्दा हो या केले हो अहिले खेतीपाती लाउनु पनि छोडे मान्छेले

हजुर